हाम्रो विचारमा आधुनिक विश्वमा नेपाली भाषाले ले धेरै चुनौतीहरूको सामना गर्नु परिरहेछ आफ्नो भाषा छोडेर इङ्ग्लिस माध्यममा पढाइ गर्नु परिरहेछ आफ्नो भाषा छोडेर बङ्ला चुनाउ गर्नु परिरहेछ चुनिरहेछ उसको घरमा आमाबाबाले पनि आफ्नो भाषा छोडेर नेपाली भाषा छोडेर इङ्ग्लिस मिडियम स्कुल लगाउने त्यस्तो चुनौती गर्नु परिरहेछ तर आज हाम्रो नेपाली भाषाले नेपालीमा खुद राम्रो बोल्नु सकेको हुँदैन खुद राम्रो लेख्नु सकेको हुँदैन किन हामी खुद नेपाली भाषा पढेर हामीले आफ्नो छोराछोरीलाई पढाउनु सक्दैनौँ तर नेपाली भाषा यसरी नै मिस्सिए मास्सिँदै गइरहेको हुन्छ नेपाली भाषामा जत्ति सक्दो जत्ति प्राय जस्तो नानीहरूले पढ्नुपर्छ अहिलेको नानीहरूलाई छोटा इकार बडा इकार यति याद हुँदैन नेपाली भाषा भन्ने चिज याद हुँदैन इङ्ग्लिसको सबै कुरोमा सबै र टप भइरहेको हुन्छ राम्रो गरिरहेको हुन्छ तर हामीलाई जहाँसम्म लाग्छ हाम्रो नेपाली भाषा नमासियोस् राम्रो पढोस् हामीले एउटा नेपाली भाषाको राम्रो शिक्षा विश्वविद्यालय बनाउनुपर्छ मेरो विचारमा चाहिँ